हेलो गुड इभिनिङ ए हजुर हजुर अँ अँ यो त ठिकै मोस्टली मैले त्यो टिस्टाको चाहिँ मैले त्यहाँ हाम्रो डिस्ट्रिक्ट जलपाइगुडीकै बिचमा कसरी उयो फ्लो हुन्छ भनेर मैले त्यसको विषयमा भनेको थिएँ हो त तिमीहरूले चाहिँ त्यो जलपाइगुडी मात्रै स्पेसिफेकली होइन डल्लै वेस्ट बङ्गालकै म्यापहरू बनाएर हो टिस्टा रिभर कहाँ कहाँ फ्लो हुन्छ कताबाट सुरु हुन्छ कसरी गएर इन्ड हुन्छ होइन अन्तखेरि लास्टमा गएर कसलाई जोइन गर्छ लास्टमा कहाँ कहाँ रिभरमाउथ छ त्यो सबै लेख्दा पनि हुन्छ तिमीहरूले हो अन्तखेरि के भन्छ स्पेसिफिकली जलपाइगुडीको चाहिँ तिमीहरूले रोडम्यापै बनाउनु कुन चाहिँ डिस्ट्रिक्टमा सुरु हुन्छ कुन चाहिँ डिस्ट्रिक्टमा इन्ड हुन्छ लार्जेस्ट ट्रिब्युटरी कुन चाहिँ हो अन्तखेरि लङ्गेस्ट ट्रिब्युटरिज कुन चाहिँ हो र कुन चाहिँ डिस्ट्रिक्टमा चाहिँ सबैभन्दा बेसी अब बेनिफिसियल छ त्यो भन्नु होइन अन्तखेरि चाहिँ यो टिस्टा र अब टिस्टा चाहिँ अब इन्डिया र बङ्ग्लादेशको अब डिस्प्युट छ होइन डिस्प्युट चलिरहेको छ अन्तखेरि अन्त इन्डियामा चाहिँ अब सिक्स्टी पर्सेन्ट इन्डियाको अन्त फोर्टी पर्सेन्ट बङ्ग्लादेशको हो त्यो अब कहिले भएको थियो कसकसको बिचमा भएको थियो कुनै चाहिँ प्राइम मिनिस्टरहरूले साइन गरेको थियो हो अन्तखेरि त्योहरू तिमीले स्पेसिफिकली मेन्सन गर्नु होइन अन्तखेरि त्यत्ति मात्रै होइन अब तिमीहरूले जस्तै टिस्टाहरूबाट कतिवटा अब हाइड्रलिक उयोहरू छ होइन स्टेसनहरू छ मतलब कुन चाहिँ कुन चाहिँ अब फ्याक्ट्रीहरूमा पानी लान्छ यो पानी केको लागि मोस्टली युज हुन्छ हो अन्तखेरि चाहिँ कताकताको मान्छेहरूलाई बेनिफिसयल छ त्यसको बारेमा पनि लेख्नु होइन अन्तखेरि अब टिस्टा कहाँबाट ओरिजिन भएको कुन चाहिँ ग्लेसियरहरूबाट आउँछ होइन अन्तखेरि चाहिँ लेन्टहरू भयो अन्त एकएकवटा ट्रिब्युटरिजहरू पनि मेन्सन गर्दा हुन्छ अनि ट्रिब्युटरीहरूको पनि अब तिमीहरूले अब कुन चाहिँ कुन चाहिँको मोस्ट इम्पोर्टेन्टहरू हुन्छ होइन जस्तै कुनै ट्रिब्युटरी अब कोहीसँग गएर जोडिन्छ होइन अन्तखेरि डिस्ट्रिब्युटरीहरू के के फर्म हुन्छ होइन अन्तखेरि गएर पनि अब बङ्ग्लादेशमा मेन रिजनहरूमा कुन चाहिँ गएर अब उयो हुन्छ त्यो पनि लेख्दा हुन्छ तिमीहरूले हो अन्तखेरि

अँ अँ अँ त्यो फ्लेसफ्लडहरू नि लेख्नु तिमीहरूले हो अनि खेरि तिनीहरूको अब मेन रिजन केले गर्दा भएको र हामीले केले गर्दा अब त्यस्तो फर्दर फ्युचरमा अब अब स्टप गर्नसक्छ त्योहरू पनि तिमीहरूले हेर्नसक्छौ अन्त तिनीहरू हो मेन त ल ल